हेलो नमस्कार दाजु तपाईँले जुन चाहिँ तपाईँको कम्पनीबाट प्यान्ट र सर्टहरू मलाई पठाउनु भएको थियो मैले तपाईँलाई तपाईँको दोकानबाट झन्डै मगाएको सात आठ दिन भित्रमा नै त्यो यहाँ ठ्याक्कै आइपुगि गएको छ र त्यो आइपुगेको यो समयमा आइपुगेको हुनाले गर्दा हामीलाई धेरै नै यसले सहयोग गरेको छ हामी दुबिधामा परिगएका थियौँ यदि यो आएन भने धेरै नै हामीलाई गाह्रो परेर जाने छ भनेर र तपाईँको सहयोग ले गर्दा हामीलाई धेरै नै सहज भएको छ र तपाईँलाई त्यसको निम्ति धन्यवाद दिन चाहन्छौँ